अहिलेको परिवर्तनमा अब मान्छेहरू कुन कुन नेता आए विजनेसम्यानहरूले के के गरे कसो गरे र कुन कुन नेताहरूले हेल्प गरे कुन कुन नेताहरू कस्तो अब जुन अस्तिको त्यो भल बाढीमा कस कसले गरिब दु खीलाई सहायता गरे र केके मान्छेहरको घट्नाहरू घटेर गयो त्यसमा आबो कस कसले हेल्प गरे के भयो कसो भयो र के के भारतमा परिवर्तनहरू भयो चेन्ज भएर आयो अहिले र बिजिनेसम्यानहरू जस्तो अब बिजनेसम्यानहरूले कहाँ कहाँ गए के गरे टाटा बिरलाको मालिकहरूले कस्तो कस्तो उद्योग गरे अहिले कति कुरा मान्छेलाई सुविस्ता छ अनलाइन जमाना खानापिनामा सबलाई मान्छेलाई सुविस्ता छ धेरै कुरामा सुविस्ता पनि छ कति कुरामा असुविस्ता पनि छ र नेताहरू को को आए के गरे कतिजना नेताहरूले कस्तो कस्तो कामहरू गरे कतिले नराम्रो पनि गरे तर कतिले राम्रो पनि गरे अहिलेको समयमा अब दिनदिनै गाडी घोडाहरू बढ्दै गए मान्छेहरू पनि बढ्दै गए सबैले र मान्छेले रुखपात खेतीपाती गर्न छोड्यो रुखपात ज्यादा भयो पशु प्राणीलाई चराचुरुङ्गीलाई पनि तक्लिफ छ किनभने जङ्गलमा फलफुलको रुखहरू छैन मान्छेले खेतीपाती गर्दैनन् थुप्रै जन्तुहरूलाई पनि असुविधा छ चराचुरुङ्गीदेखि लिएर बाँदर बाघ भालुलाई सबै कुरालाई खानुमा असुविस्ता मान्छेलाई पनि त्यस्तै भइरहेको छ तर कतिवटा कुरोमा मान्छेलाई परिवर्तन धेरै चेन्ज भयो गाडी घोडादेखि लिएर बिजनेस हेनतेन कहाँ जानु डुल्नु कहाँ कहाँको मान्छेहरू आउँछन् घुम्नु सबलाई कहाँ कहाँ हुटेलहरू के छ सबलाई पैसा मात्रै चाहिन्छ अहिलेको जमानामा सबै र त्यस्तै हो